र दाजु मैले तपाईँको एजेन्सी थ्रु मैले गाडी बुकिङ गरेको थिएँ म रिनक जानुलाई मैले पेमेन्ट पनि पे पनि गरेको थिए आधा मैले तर समयमा आउनु नसक्दाखेरि मलाई अलिकति समस्या भयो अब मलाई त्यो ठिक टाइममा जानु म नसक्दाखेरि त्यहाँ मेरो काम हुनु सक्दैन अब सठिक ठाउँमा पुग्नलाई अलिकति समय राखेर जानु पर्छ त्यसैले गर्दा मैले तपाईँहरू एजेन्सी थ्रु गाडी बुकिङ गरेको तर मैले समयमा गाडी पाउनु सकिनँ समयमा गाडी आउन सकेन अनि मेरो अब त्यस्तै प्रकारको अलिकति असुविधा हुन गयो र तपाईँहरूले अलिकति यसमा चाहिँ मेरो पैसा फिर्ता गरिदियाजावस् भनी म तपाईँहरूलाई भन्दछु किनभने मलाई अलिकति यहाँ समस्या हुँदैछ र म तपाईँहरूसँग यै कुरा राख्न चाहन्छु म एउटा हिँडिरहने यात्री त्यसले गर्दाखेरि अलिकति असुविधा हुन जाँदैछ र म तपाईँहरूलाई फेरि पनि यही रिक्वेस्ट गर्छु अलिकति मेरो मैले गरेको पे आधा एडभान्स पैसा चाहिँ तपाईँहरूले फिर्ता दियाजावस् भनी म बिन्ती गर्दछु